हेलो अभ्यास भाइ अभ्यास भाइ बोलेको हो म विजय मोक्तान बोलेको सिक्किम युनिभर्सिटीबाट स्कलर भाइ स्कलर बोलेको कि अनि भाइ दार्जिलिङको हुनु हुँदो रहेछ है भाइ मेरो दार्जिलिङ क्षेत्रमा यो सांस्कृतिक विविधता माथि काम परेको छ कि रिसर्च गरौँ भनेको थिएँ कि त्यो सम्बन्धित अन्त मैले भाइको पनि काम देखेको थिएँ त्यो माथि आर्टिकलहरू लेखेको देखेको थिएँ अन्त के कस्तो हो भनेर फर्स्ट भाइलाई जानेर त्यहाँबाट चाहिँ अन्त त्यहाँ आएर त्यहाँ अरू अरू मान्छेहरू कस कसलाई भेट्न सकिन्छ होला भनेर त्यही माथि उयो गरेको नि

हजुर अब भाइले चाहिँ त्यो सूचनामूलक खालको छ मेरो चाहिँ अलिक उयो नै हुन्छ होइन अलिक गहन रूपमा हुन्छ हजुर हजुर एकदम त्यसमा नेपालीहरूले पनि उयो अरू अन्य उयो छ अनेपालीहरू छ नि उनीहरूको चाड पर्वहरू त्यस्तोहरू पनि मनाएकोहरू पाइन्छ होइन हजुर हजुर एकदम हजुर हजुर

हजुर हजुर एकदम ए हुन्छ त्यसो भने म त्यता आउँदाखेरि बस्नुको लागि भाइको तिर बसेर यता उता भाइले नै भेटाइदिन्छ होला मान्छेहरू भनेर नि को को को को भेट्न को को को कसलाई भेट्न सक्छ भन्ने कुरा ए हुन्छ हुन्छ हुन्छ म आउँदाखेरि तपाईँलाई फोन गर्छु नि है त्यहाँनेर आउँदा हवस् हुन्छ धन्यवाद भाइ